हो यो त एकदमै हो कि धार्मिक धार्मिक मानिसले धर्मको लाभ उठाउँदाखेरि राजनीतिक तनाउहरू सिर्जना गर्छन् धर्मलाई व्यवसायको रूपमा पनि प्रयोग गर्छन् किनकि यसले गर्दाखेरि उहाँले एकट्ठा गराउँछन् धर्मको नाममा एकट्ठा गर्छन् मानिसलाई अनि यहीँबाट चाहिँ राजनीतिक सृष्टि गर्छन् यो गर्नु चाहिँ एकदमै गलत हो तिनले धर्म बेचेर राजनीतिक गर्नु मिल्दैन राजनीतिक भनेको एकदम अलग हो हाम्रो धर्मलाई बचाएर राख्नुपर्ने छ हामीले त्यही कारण राजनीतिसँग धर्म मिलाउनु मिल्दैन